खै मैले त हेर न यत्रो पैसा लगाएर जुत्ता किनेँ कलर राम्रो लागेर किनेको थिएँ खै त अब घरमा ल्याएर एकपल्ट लगाएर धोएको कलरै जाँदोरहेछ खै के गर्नु गर्नु अब वापस गरौँ भने पनि लगाइसकेँ एकपल्ट हुँदैन होला खै के गर्नु हो